हलो हजुर गुड मर्निङ म्याम हजुर तपाईँ अफिस म्याम हुनुहुन्छ ए हजुर यहाँ माथिबाट बोलेको कि बम ब हजुर के भन्छ तपाईँकोमा कास्ट सर्टिफिकेेट बनाउनु थियो कि त्यसको लागि चाहिँ डकुमेन्ट्सहरू के के चाहिन्छ भनेर सोध्नुको लागि नि

हजुर ए हजुर हजुर

हजुर हजुर हजुर हजुर ए ए हजुर छ त हजुर ए हजुर हुन्छ अनि त सुन्नुहोस् न यो तपाईँको कास्ट सर्टिफिकेट चाहिँ जुन चाहिँ छ यो कति दिनमा बनिन्छ होला नि हजुर हजुर

ए हुन्छ हवस् हुन्छ म त्यसो भने लिएर आउँछु नि त है ल

हवस् थ्याङ्क्यु म्याम राखेँ ल अहिले